चौध अगस्त उन्नाइस सय छयानब्बे तेह्र जुलाई उन्नाइस सय चौरानब्बे पन्ध्र अगस्त उन्नाइस सय सैँतालिस एकतिस डिसेम्बर उन्नाइस सय नब्बे पाँच सेप्टेम्बर उन्नाइस सय अन्ठानब्बे